हालैमा कालिम्पोङमा एउटा राम्रो बजार सुरुआत भएको छ त्यो चाहिँ लोकल प्रडक्टसहरूलाई मात्रै लिएर जसको नाम चाहिँ हो बिहीबारे हाट र यो जुन चाहिँ यसको परिकल्पना एकदमै राम्रो लागेको छ मलाई जति पनि हाम्रो कृषि दाजुभाइहरू हुन्छ जसले चाहिँ पाहाडमा नै साग सब्जीहरू फलाउनुहुन्छ रोप्नु हुन्छ उहाँहरूको निम्ति चाहिँ एउटा राम्रो प्लाटफर्म जस्तो एउटा सृजना भएको छ उहाँले डाइरेक्ट आफ्नो खेतीमा उब्जिएको चिजहरू ल्याएर सिधै ग्राहककोमा बेच्नु सक्ने एउटा प्लाटफर्म सुरु भएको छ यो खुद्रे बजारको नाम चाहिँ हो बिहबारे हाट जो चाहिँ कालिम्पोङ बजारमा लाग्छ एकदमै राम्रो लागेको छ र विशेष गरी भन्नु पर्दाखेरि अब सब्जीको दाम जुन चाहिँ छ तपाईँको डाइरेक्ट सिलगढीबाट आएको सब्जीको दाम चाहिँ अलिकति सस्तो पर्छ तर यहीँनिर अब हाम्रो किसान दाजुभाइहरूले हामी कृषक दाजुभाइहरूले जुन चाहिँ उमारेको साग सब्जी छ त्यो साग सब्जीलाई त्यो अर्ग्यानिक भएकोले गर्दाखेरि प्योर भएकोले गर्दाखेरि मलाई बिस् व्यक्तिगत हिसाबमा अलिकति दाम दिएर अलिकति महँगो किन्दाखेरि मलाई चाहिँ केही नोक्सान भएको जस्तो लागेन किनभने त्यसमा हाम्रो किसान दाजुभाइहरूको पाहाडको कृषक दाजुभाइहरूको चाहिँ पसिना त्यहाँनिर चुहेको हुन्छ उनारको मेहनत छ र साथै उनारले एउटा पाहाडकै मन्छेहरूले खान्छ भनेर उनीहरूले कुनै प्रकारको केमिकलहरू कुनै प्रकारको औषधिहरू नचलाइकन एउटा अर्ग्यानिक हिसाबले उनीहरूले उप उत्पादन गरेकोले मलाई चाहिँ यो बिहीबारे हाटको चिज चै सब्जीहरू चै एकदमै मनपर्छ अब रह्यो कुरा मैले गर्नुपर्दाखेरि अनलाइन जुन चाहिँ अनलाइन जुन चाहिँ अनलाइन जुन चाहिँ पोर्टलहरू छ अबो यो अनलाइन पोर्टलसको कुरा गर्दाखेरी एसको राम्रो कुरा र न नराम्रो कुरा दुइटै पक्षको कुरा हुन्छ हामीले हेर्ने गर्छौँ अब यसरी मौसम राम्रो नभएको बेला पानी परेको बेला टनटने घाम लाएको बेला त्यो डाइरेक्ट पसलमा जादाँखेरि घाममा पानीमा है त्यो घाम पानी नहेरी गएर चाहिँ किनेर ल्याउनुपर्छ भने अनलाइनमा चाहिँ फोनमै टक्क बसेर है आफ्नो एउटा औंलीकै भरमा तपाईँहरूले कुन चाहिँ तपाईँलाई कुन चाहिँ सामान चाहिन्छ के को आवश्यकता छ त्यो अनलाइन एसो सपिङ साइट्सहरू गएर इकमर्स साइट्सतिर गएर तपाईँले मज्जाले छानेर ल्याउन मतलब अर्डर गर्न सक्नुहुन्छ तर त्यो त्यो गर्दाखेरि पनि के हुन्छ भने जस्तो तपाईँ डाइरेक्ट पसलमै गएर जब तपाईँहरूले हेर्नुहुन्छ त्यतिबेला त्यो त्यो प्रडक्ट तपाईँहरूको आँ आँखाको अगाडि हुन्छ तपाईँले हात छामेर तपाईँले महसुस गरेको हुन्छ आँखाले देखेर त्यसको त्यो प्रडक्ट ठिक छ कि छैन त्यो सामान ठिक छ कि छैन त्यसमा कुनै ड्यामेज छ छैन बिग्रेको छ कि छैन यो सबै कुरो तपाईँहरूले हेर्नु सक्नुहुन्छ फेरि एउटा एउटा एउटा तपाईँको एउटा दोकानमा तपाईँलाई दाम मन परेन भने तपाईँ अर्को अर्को दोकानमा पनि गएर तपाईँले दाम मिलाउन सक्नुहुन्छ भने यो अनलाइन साइटसमा अनलाइन सपिङ साइट्समा चाहिँ त्यस्तो हुँदैन त्यसमा चाहिँ तपाईँको के हुन्छ भने तपाईँले जुन चाहिँ अड तपाईँको साइटमा जतिमा ल्याउनु पऱ्यो त्यहीबाट अर्डर गर्नुपऱ्यो अनि तपाईँले अर्डर गरेपछि त्यो प्रडक्ट राम्रो आउँछ आउँदैन किनभने हामीले धेरैचोटि देखेको छौँ है के चिज अर्डर गरेको हुन्छ ग्राहकले तर के आइपुग्छ अनि जस्तो देखेको हुन्छ अनलाइन पोर्टलमा जस्तो देखाएको हुन्छ त्यस्तै पनि धेरैचोटि आइपुगेको हुँदैन र त्यसले गर्दाखेरि अब यो अनलाइन सपिङको चाहिँ मैले अब नकारात्मक कुराहरू देख्दाखेरि चाहिँ यो कुराहरू देखेँ र सकारत्माक कुराहरूमा तपाईँ कहीँ पनि जानु पर्दैन तपाईँले आफ्नो फोनबाटै धेरैवटा प्रडक्टसहरू तपाईँले अर्डर गर्न सक्नुहुन्छ